हेलो मम्मी ठिकै हुनु हुन्छ हजुर म भर्खर स्कुल सकेर यहाँ सरलाई के भन्छ भनेर चाहिँ यहाँ वार्डन सरलाई फोन मागेर चाहिँ तपाईँलाई कल गरेको नि तपाईँ के गर्नु हुँदैछ ए हवस् आमा बाबा कस्तो हुनु हुन्छ हजुर आमा खाएँ तपाईँहरूले ए हजुर आमा ए हजुर मेरो अस्ति युनिट हजुर युनिट टेस्ट भएको थियो कि अन्त के भन्छ म्याथ्समा अलिकति कम्ती मार्क्स आयो आएको थियो अन्त अन्त हजुर अस्ति फिप्टी मार्क्सको टेस्ट भएको थियो अन्त त्यसमा कति आठहरू मात्र पाएँ आमा हवस् होइन खासमा खोइ त्यहाँ त अर्कै ट्युसन गरौँ भनेको हौ आमा त्यहाँ पढेको फेरि साथीहरू पनि पुरा हल्लाहरू गर्छ अन्त त्यस्तो उयो गर्नै सक्दैन फोकस गर्न सक्दैन हजुर हजुर हजुर होइन खोजिसकेँ कि के भन्छ एकजना उहाँले पुरा ट्युसनहरू पढाउनु हुन्छ हो अन्त निकै ब्याचहरू छ अन्त मैले सरलाई अस्ति भेटेको थिएँ अन्त आउनु नि अन्त भनेर भन्नु हुँदै थियो कि तर फिस चाहिँ अलिकति ज्यादा लिन्छ भनेर भन्नु हुँदै थियो अस्ति कति पो पर्दै थियो पहिला खोइ हजुर सायद दुई हजारहरू भन्नु हुन्छ होला अब नयाँ हो हजुर हजुर हजुर हजर हजर हजुर हजुर हजुर हजर हजर हुन्छ आमा म भोलि फेरि एक ताल कल गर्छु नि हजुर हजुर तपाईँहरू पनि हुन्छ हुन्छ आमा हुन्छ